दार्जिलिङ जिल्लामा थुप्रै सांस्कृतिक चाडबाडहरू मनाउ मनाइन्छ किनभने दार्जिलिङमा थुप्रै जग्गा जग्गाको मानिसहरू आएर बसेको कारणले गर्दा अब मिलेर बसेको कारणले गर्दा चाहिँ थुप्रै किसिमको चाडबाडहरू मनाउँछ अब धार्मिक भयो क्षेत्रीय भयो राष्ट्रिय अन्तर्राष्ट्रिय यिनीहरू सबै नै मनाउँछ अब अब धार्मिकमा भन्नुपर्दाखेरि भयो हाम्रो दसैँ हिन्दूहरूको दसैँ अब ल्होसार भयो अब अन्तर्राष्ट्रिय फिफ्टिन्थ अगस्त इन्टरनेसनलहरू भयो र तिनीहरू पनि मनाउँछ क्रिसमसहरू भयो दसैँमा चाहिँ अब सेलरोटी पोलेर हो अब देउसी भैली खेलेर अब नेपालीहरू दार्जिलिङमा चाहिँ नेपालीहरू भएको कारणले गर्दा चाहिँ दसैँ दसैँ तिहारबिना चाहिँ हाम्रो चाहिँ यहाँ उसै हुँदैन के भन्छ चाडबाडै हुँदैन किनभने हाम्रो हाम्रो एउटा एकदम महान चाड यो अब टिकाहरू लगाएर अब ठुलोकोबाट आशीर्वाद लिएर उनीहरूले मनाउने गर्दछ अन्त हाम्रो फिफ राष्ट्रिय चाहिँ हाम्रो फिफ्टिन अगस्त भयो अन्तर्राष्ट्रिय चाहिँ फिफ्टिन अगस्त भयो जुन चाहिँ हाम्रो राष्ट्रियले हाम्रो यो इन्डियाले नै भारतले नै मनाउने गर्दछ अन्त क्रिसमस भयो पच्चिस अगस्तमा मनाउने गर्दछ अन्त अन्त माघे सङ्क्रान्तिको यो माघे सङ्क्रान्तिमा चाहिँ हाम्रो सिमले सकरकन्दहरू त्यो खाएर हामीले त्यो चाडबाडलाई मनाउने गर्दछन् अब मुस्लिमहरूले यहाँ ईदहरू मनाउँछ होलीहरू मनाउँछ अन्त थुप्रै मेलाहरू पनि हुन्छ यहाँ हाम्रो दस यहाँ दार्जिलिङमा अन्त त्यसरी चाहिँ मिलेर चाहिँ हामीले चाहिँ मिलेर चाहिँ हामीले चाहिँ यहाँ चाड वा सांस्कृतिक चाडहरू चाहिँ मनाउने गर्दछ अब पूजाहरू भयो विश्वकर्मा पूजाहरू अब मेलाहरू अब दसैँहरूमा देउसी भैलो खेलेर अब घर घरमा गएर देउसी भैलो खेलेर अब गाएर नाचगान गाएर अब सेलरोटी मासु भात मामाघरहरू गएर हामीले यसरी दार्जिलिङमा चाहिँ हामीले चाहिँ यसरी कार्यक्रमहरू यो मनोरञ्जन गर्ने गर्दछौँ